हेलो तपाईँ ड्राइभर दिनेश भाइ हो हजुर मैले अघि तपाईँलाई म फलाना ठाउँमा हुन्छु यो ठाउँ कहाँ भने सात माइलमा हुन्छु र तपाईँले त्यहाँबाट मलाई पिकअप गर्नुहोस् भनेर भनेको थिएँ तर त्यहाँनिर चाहिँ म अलिकति ढिलो पुग्ने भएँ किनभने किन भन्दाखेरि मेरो यहाँनिर घरमा कतिवटा कामहरू सकेको छैन र यहाँनिर पाहुनाहरू पनि आउनु भएको छ र ढिलो भएको कारणले गर्दा उनीहरूलाई मैले लिएर पनि जानु पर्नेेछ र उनीहरूलाई पनि आफ्नो ठाउँमा छोडेर म आउनु पर्नेछ यसैले मैले त्यसको सट्टामा सात माइलको सट्टामा अलिकति तल चार माइलमा चाहिँ तपाईँले चार माइल लुपदेखि अलिकति माथि त्यहाँनिर चाहिँ तपाईँले मलाई पिकअप गरिदिनु भयो भनेदेखि चाहिँ धेरै राम्रो हुन्थ्यो किन भन्दाखेरि त्यो ठाउँमा आइपुग्नुको लागि चाहिँ मैले अब म घरबाट धेरै हिँड्नु पऱ्यो नि त किनभने मेरो घर त अलिक तलनिर छ उहाँहरूलाई पनि मेरो जुन चाहिँ पाहुनाहरू छ उहाँहरूलाई छोडनु पनि अलिक तलै जानु पऱ्यो र त्यसले गर्दाखेरि चाहिँ त्यो ठाउँमा चाहिँ मलाई अलिक टाढो पर्छ र त्यो ठाउँमा म पुग्नु तपाईँले पिकअप तपाईँलाई जुन पिकअप गर्नु भनेको थिएँ मैले त्यो ठाउँमा पुग्नुको लागि चाहिँ धेरै समय लाग्छ र त्यसले गर्दाखेरि चाहिँ तपाईँ चार माइलमा आउनु सक्नुहुन्छ नि होइन अलिकति लुपदेखि अलिकति निकै माथि म त्यहीँनिर बाटोमा हुन्छु तपाईँले यति चाहिँ दया गरिदिनु भएदेखि धेरै राम्रो हुन्थ्यो मैले भनिहालेँ तपाईँलाई त्यो मेरो घरको आफ्नै समस्या हो मैले जुन चाहिँ सात माइलमा भनेको थिएँ सात माइलदेखि चाहिँ अलिकति मेरो घर अलिकति टाढै पर्छ अलिकति तलै पर्छ र मलाई जति सक्दो चाहिँ तलैबाट चाहिँ गाडीमा उठेको राम्रो र त्यसले गर्दाखेरि तपाईँले त्यहाँनिर आएर चाहिँ मलाई एकपल्ट कल गर्नुहोस् या म त्यहाँनिर उभिरहेको हुनेछु र त्यहाँनिर खुल्ला नै छ कुनै प्रकारको त्यहाँनिर गाडी रोक्दाखेरि कुनै प्रकारको त्यहाँनिर जामहरू हुँदैन केही हुँदैन अब त्यहाँनिर तपाईँले मलाई पिकअप गर्नु भयो भनेदेखि चाहिँ म मलाई सजिलो पर्ने थियो र मैले मेरो घरको आफ्नो काम पनि सक्ने थिएँ अन्त साथ साथमा पाउनाहरूलाई पनि उनीहरूको ठाउँमा छोडेर म त्यहाँनिर झर्ने थिएँ र तपाईँले दया गरी चाहिँ चार माइल चार माइलमा यो तपाईँको त्यो जुन चाहिँ लुपदेखि अलिकति माथि दुई तिन गोलाई माथि आएर त्यहाँनिर थुप्रै दोकानहरू छ त्यहाँनिर पिकअप गरिदिनुहोस् न ल त्यति गरिदिनु भयो भने चाहिँ अनि तपाईँले तपाईँले रेस्पोन्स गरी गरे हुन्छ म त्यहाँनिर आउँछु भनेर मलाई एकपल्ट बताई पनि दिनुहोस् म त्यही अनुसारले तपाईँ कुन टाइममा आउनुहुन्छ त्यो टाइममा म आउनेछु र तपाईँलाई एकपल्ट फोन पनि गर्नेछु